प्राकृतिकको सुन्दरतामा कुरा गर्नु भन्दाखेरि मलाई एकदमै मन परेको सिक्किम राज्यको चाहिँ छाङ्गुमा है म गएको थिएँ जब जतिखेर म क्लास कक्षा दसमा थिएँ त्यतिखेर गएको थिएँ र त्यहाँको मनोरम यति राम्रो सुन्दरता त्यहाँको बाबा धाम मन्दिरहरू भयो त्यहाँ वरिपरी सबैतिर हिवैँहिउँले भरिएको त्यो सुन्दरता देख्दाखेरि चाहिँ मलाई स्वर्गको महसुस पनि भयो त्यो ठाउँमा चाहिँ मलाई यात्रा गर्नु मन पर्छ त्यो ठाउँमा मलाई कसैलाई लानु पनि मन पर्छ परिवारलाई लानु मन पर्छ र त्यहाँ जानुको अर्थ चाहिँ हामी स्कुलबाट चाहिँ विद्यालयबाट चाहिँ हामीलाई भ्रमणमा लगेको थियो र त्यहाँका विशेषताहरू जान्नको निम्ति र त्यसकारण पनि हामी त्यहाँनिर गएका थियौँ